हेलो ए दोकानको दिदी बोल्नु भएको हो बादसाह भोग र कालो नुनिया पाइन्छ हजुर ए बादसाह भोग चाहिँ कसरी हो केजी चाहिँ कसरी हो ए हो र ए के भएर त्यस्तो साह्रो बढ्यो ए अन्त यस्तो बेसी दाम चाहिँ के भएर बढेको दिदी हजुर हजुर ए ए हुन्छ कि मलाई दस हजुर दस केजी चाहिँ त्यो बादसाह भोग र अन्त नुनिया चामल चाहिएको थियो कि कस्टमर हो अलिक डिस्काउन्ट गरिदिनु हुन्छ होला नि हुन्छ ए हुन्छ हुन्छ अन्त अरू चाहिँ के के चामल पाइन्छ तपाईँको दोकानमा हजुर ए हुन्छ हुन्छ हजुर हजुर अन्त मलाई त्यो बादसाह भोग र उयो कालो नुनिया चाहिएको थियो कि त्यही हुन्छ हुन्छ त्यही त चाहिँ नानीलाई खुवाउँ हजुर हवस् हजुर ए हुन्छ हुन्छ त्यो त्यो त्यो कालो नुनिया चाहिँ नानीलाई खुवाउने गरेको छु कि एभाइलेभल हुन्छ भनेर चाहिँ ए हुन्छ हुन्छ हुन्छ म आफै हजुर हुन्छ म तपाईँको दोकान आएर हेर्छु कि छैन होला नि त्यो स्टक राखेको चामलहरू त चामल चाहिँ बिग्रेको छैन होला नि स्टकमा राखेर हजुर हुन्छ राखेको